भारतमा खानाको कुरा गर्नु पर्दा अब अरू समुदायको त मलाई खासै जानकारी छैन अब तर नेपाली गोर्खा जातिले प्रयोग गर्ने र खाना त अब सानान्य नै हुन्छ होइन अब दैनिक भात सब्जी सब्जीमा अब गाउँ घरमै उत्पादन हुने आफ्नै बारीमा उत्पादन हुने साग डुकू होइन मुन्टाहरू भयो इस्कुस फर्सी हरियो परियोमा अब सिमरायो साग त भइहाल्यो पालक पाल्किहरू यस्तै सब्जीहरू प्रयोग गरिन्छ लोकप्रिय खाना त अब यहाँ हाम्रो त अब मोमो हो जो चाहिँ अब घर घरमा अब घर घरमा बेला बखत गाउँ घरतिर बेला बखत बनाएर खान पाइन्छ बजारतिर जाँदा चाहिँ अब अक्सर अब दोकान रेस्टुरेन्टहरूमा मोमो चाहिँ एकदम लोकप्रिय चलन चल्तीमा सबैले रुचाउने मन पराउने चाहे त्यो भेज होस् नन भेज होस् सबैले रुचाउने अनि अर्को चाहिँ चाउमिन हो प्राय सबैले मन पराउने चाउमिन थुक्पा भयो अन्त हाम्रो लोकप्रिय खाना चाहिँ किनेमा हो सब यसको बासना पनि उस्तै अनि एसको सुप खानु अचार खानु पनि र जेमा मिलाएर खाँदा पनि भयो आर्को लोकप्रिय खाना गुन्द्रुक हो मूलाको पनि हुन्छ सागको पनि बनाउन सकिन्छ यो चाहिँ झोल खाँदा पनि भयो सब सब्जी बनाएर खाँदा पनि भयो अचार बनाएर खाँदा पनि भयो यस्तै हाम्रो लोकप्रिय खानाहरूमध्ये अर्को चाहिँ फम्बी हो फम्बी चाहिँ त्यो फिङ बनाउँदाखेरि निस्किने झोलबाट बनाइन्छ होइन उसिनेर बनाउने गरिन्छ त्यसमा चाहिँ त्यो चाहिँ उसिने उसिनेको हुन्छ त्यो पिस पिस काटेर अचार मोलेर खानु एकदम जिब्रो पड्काउँदै खानु एकदम स्वादिष्ट हुन्छ हाम्रो लोकप्रिय मसाला चाहिँ यहाँको चाहिँ अब त्यही हो धनिया धनिया पाँचफरन कासमिरी मिर्च पनि प्रयोग हुन्छ तिखालालको धुलो होइन खोर्सानीको धुलो गरम मसाला भयो